हेलो हजुर चाबो छ ए म कलकत्ताबाट कि कालिम्पोङमा यो समर टुर आउँ भनेर सोचिरहेको थिएँ अनि त्यहाँनिर कस्तो जानकारी लिनु थियो कि साइटसिनहरू कालिम्पोङ लाभाहरूको विषय हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन यो चाहिँ मैले अनलाइन हेरेको थिएँ कि हजुर हजुर अन्त नि हिजो कालिम्पोङदेखि ए हजुर हजुर कालिम्पोङदेखि नि यसो नजिकै यो जुन चाहिँ यो लोलेगाउँहरू देखाइरहेको थियो होइन लाभाहरू देखाइरहेको थियो कालिम्पोङदेखि त्यहाँ जानु डिस्टेन्स कति जस्तो पर्छ हजुर हजुर हजुर लोलेगाउँहरू जानुको लागि नि वेदर कुन चाहिँ बेस्ट हुन्छ कुन चाहिँ मन्थहरू आयो भने ठिक हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर अनलाइनै हजुर हजुर

हजुर हजुर

ए हुन्छ हुन्छ म तपाईँलाई नै म कन्फर्म गरेर फेरि कन्ट्याक्ट गरेर बुकिङ गर्छु नि है हुन्छ थ्याङ्क्यु